खाना पकाउनुलाई मैले चाहिँ धेरै किसिमले नै पकाउँछु भातहरू त छिट्टै पाकिहाल्छ दालहरू पनि छिट्टै पाकिहाल्छ सागसब्जी पनि छिट्टै पाक्छ तर मासु पकाउनुलाई चाहिँ मलाई अलिकति टाइम लाग्छ किनभनेदेखि मसला पिस्नु पर्यो प्याज काट्नु पर्यो लसुन छिल्नु पर्यो अनि विभिन्नको मसलाहरू पनि मगाउनु पर्यो त्यसलाई अनि मज्जालेसँगले चाहिँ मासु बनाउँदा चाहिँ मज्जाले बनाइन्छ त्यस कारणले गर्दाखेरि चाहिँ मासु पकाउनु चाहिँ मलाई अलि समय लाग्छ नभनेको नि एक घन्टा जस्तो समय चाहिँ लाग्छ